उच्च शिक्षा ग्रहण गर्नको लागि विशेष गरी अब दार्जिलिङको सन्दर्भमा भन्नु पर्दा प्रायः जसो क्षेत्रहरूमा नै विद्यार्थीहरू जान रुचाउँछन् जस्तो कि वाणिज्यमा पनि हामीले उत्तिकै रहेको पाउँछौँ अनि अर्को कुरा यो नर्सिङहरूतिर पनि भयो अनि अर्को कुरा यो शैक्षिक जो हामी अब एमए बिएडहरू बिएडहरू भन्छौँ त्यो कुराहरूको लागि पनि त्यो स्किल त्यो क्षेत्रलाई पक्रेर पनि हामी काम गरेको पाउन सक्छौँ लगायतका जति पनि विविधा यो शैक्षिक संस्थानहरू उच्च शिक्षाद्वारा प्राप्त यो जति पनि डिग्रीहरू भनौँ न छ त्यसको लागि चाहिँ प्रायः क्षेत्रमा नै विद्यार्थीहरू यहाँका दार्जिलिङका जान रुचाउँछन् अन्त बेसीजसो चाहिँ अहिले वर्तमानमा औधी रुचाउने विषय मतलब जाने क्षेत्र भनेको चाहिँ बिएड औधी मात्रामा गरिराखेका छन् अनि अर्को कुरा नर्सिङहरूतिर प्रायःजसो विद्यार्थीहरू गइरहेको अहिलेको वर्तमान अवस्था छ र अन्य क्षेत्रमा प्रायःजसो गइरहेकै छन् तर पनि अल्प सङ्ख्यामा चाहिँ हामीले गएको पाउँछौँँ